सात जनवरी दुई हजार दस पन्ध्र अगस्त दुई हजार एघार सोह्र सेप्टेम्बर दुई हजार बाह्र अठार जुलाई दुई हजार उन्नाइस र पाँच सेप्टेम्बर दुई हजार तेइस